हलो यो तपाईँ फर्निचर वर्ल्डबाट बोल्नु भएको हो ए अस्ति मैले तपाईँकोमा त्यहाँ एउटा बेड ल्याएर आएको थिएँ नि त्यो बेड तपाईँले त राम्रो हुन्छ भनेर त भन्नु भयो मैले पनि ल्याएर आए विश्वास गरेर होइन तर बेड त कहाँ राम्रो रहेछ र अन्त यहाँ ल्याएर आएको सबै नडहरू खुस्किएर त्यो स्क्रूहरू राम्रो टाइट भएको छैन रहेछ त्यो प्लाइवुड पनि त्यति राम्रो खास प्लाइवुड होइन रहेछ होइन सब ख्याप्ड्याक खुप्डुक भएर निस्किएला जस्तो भइसक्यो त अब यो त के रिपेरिङ गर्नु कि तपाईँकोमा रिटर्न गर्नुपर्ने हो त्यति क्वालिटी राम्रो छैन रहेछ है अब ल के गर्नुपर्ने हो तपाईँ विचार गर्नुहोस्